हेलो भाइ तपाईँहरूको होटेलको खाना राम्रो लाग्यो अनि तपाईँहरूले टाइममा दिनुभयो फेरि भएन तपाईँहरूको हेटेलको खाना तातो मिठो पनि रहेछ अरू जग्गाबाट मगाउँदाखेरि त्यस्तो टाइममा पनि आउँदैनथ्यो र तपाईँको होटेलको चाहिँ मलाई एकदमै मन पऱ्यो यसरी नै मेरो गेस्टहरू जो मेरो पाउनाहरू थियो उनीहरूले पनि खुबै मन परायो तपाईँको होटेलको खाना त्यसले गर्दा अगा आगे पनि कुनै टाइम मगाउनु परे त्यसरी नै तपाईँहरूले स के हो सर्भिस है सर्भिस दिनुहोस् त्यस्तो त्यसरी गर्नु भयो भने तपाईँहरूलाई पनि राम्रो हुन्छ हामी हामीलाई पनि राम्रो लाग्छ अनि सँधैभरि नै तपाईँहरूको होटेलको खाना सबैले नै मन पराएर खाइदिन्छ त्यसले गर्दा चाहिँ तातो खाना राम्रो मिठो त्यस्तै खानाहरूमा मानिसहरूले मन पराएको हामीलाई पनि मन लाग् मन लाग्छ